मैले अर्डर गरेको जुत्ता सु स्पोर्ट्सवेर सु एकदमै राम्रो थियो अनि रकम पनि सोचेको भन्दा अलिक कम्ती अनि एकदम राम्रो एकदम राम्रो सही ढङ्गमा थियो त्यो सु खेल्नु कुद्नु सक्ने जहाँ पनि लाउनु सक्ने जहाँ पनि फुटबलमा क्रिकेटमा खेल्न सक्ने स्पोर्ट्सवेर जुत्ता सु एकदमै राम्रो थियो अनि दाम पनि ठिकैको नै थियो एकदमै राम्रो यो साइटहरू यो जुन चाहिँ फ्लिपकार्टको छ यो राम्रो लाग्यो प्रायः प्रायः फ्लिपकार्टकै टि सर्ट मगाउँथ्येँ राम्रो हुन्थ्यो फ्लिपकार्टको सामानहरू राम्रै हुँदोरहेछ अरूलाई पनि म धेरैलाई मैले फ्लिपकार्टबाट अर्डर गर्नु भनेर भनिएको छु हाम्रो सन्दर्भमा साथी भाइहरूले पनि फ्लिपकार्टबाट धेरै मगाइन्छ यो साइटबाट अनि यो जुत्ता राम्रो लाग्यो अरूलाई पनि मगाउ लगाउ भन्छु म राम्रो रहेछ अब अफरमा हो भने कोही बेला दाम बढ्नु पनि सक्छ घट्नु पनि सक्छ तर अब तर धेरै नै राम्रो लाग्यो यो अब आउने दिनमा फेरि पनि मगाउँछु अझै यो साइटबाट राम्रो साइट लाग्यो मलाई यो धेरै नै राम्रो रहेछ हो अनि धेरै धेरै राम्रो यस्तो प्रोडक्टहरू कहिले काहीँ मात्रै पाउने गर्छन् किस्मतमा लेखिएको छ भने अनि राम्रो लाग्यो धेरै भन्दा धेरै अन्त अब साइज पनि ठिकै एकदम कम्फर्टेबल एकदमै आरामदायक एकदमै ठिक उचित नाप भएको धेरै नै दामी लाग्यो धेरै राम्रो लाग्यो यो साइटको अझै पनि यस्तो दाममा पाएँ भने अझै किन्ने छु यस्तो जुत्ता कलेक्सन गरेको राम्रो हो जुत्ता कलेक्सन गर्नु त सबैको इच्छा नै हुन्छ जुत्ता कलेक्सन गर्नु अझै गर्न चाहन्छु म